पहिला परेवालाई पनि दिन्छु अरूहरू आएर पनि खान्छ मलाई गहुँ किनेर ल्याएर पनि दिन्छु यस्तै हो परेवाले चाहिँ अरू कुरो खाँदैन रहेछ यो उइसमा मिसाको भातहरू खाँदैन रहेछ र उसलाई चाहिँ यो चरालाई चाहिँ गहुँ ए परेवालाई चाहिँ गहुँहरू दिन्छ